हेलो दाजु हिजोअस्तिको कुरा हो मैले तपाईँको सपबाट एउटा नाइफ किनेको थिएँ अनि त्यो नाइफ एक दुई दिन मजाले चल्यो मजाले सब्जी काटिँदै थियो त्यहाँ पछि त्यो नाइफको हेन्डल अचानक लुज हुन थाल्यो धार पनि गइसकेको थियो रस्ट लाग्न थाल्यो हो जङ्कहरू लाग्न थाल्यो अनि त्यो युज गर्नुमा पनि इस्तमाल गर्नुमा पनि कति साह्रो पर्दै थियो हेन्डल उक्किसकेको थियो कतिवटा कारण छ जो कि तपाईँको छुरीले सब्जीहरू पनि राम्ररी काटिँदैन पक्रिन असुविधा यति नै हो